मैले गरेको पद यात्रा त भन्दिनँ किनभने म प्रायः जस्तो बाइक स्कुटीमै घुम्छु अनि फ्यामिलीसँग छु भने चाहिँ म गाडीमै ट्राभेल गर्छु तर एकताल चाहिँ म दार्जिलिङ साथीकोमा जाँदाखेरि चाहिँ उसले चाहिँ मलाई के अरे यो सन राइज भएको हेर्नुको लागि चाहिँ टाइगर हिल जाऊँ भनेर सल्लाह गरेको थियो भनेको थियो मलाई अनि हामी सल्लाह गरेर राति नै सल्लाह गरेर चाहिँ बिहान हामी टाइगर हिलमा सन राइज हेर्नुको लागि चाहिँ गएको थियौँ अन्त त्यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो एकदमै मजाको लाग्यो त्यो बिहानको मिरमिरे घाममा त्यो कलरै अर्कै हुँदो रहेछ डल्लै आकाशभरि नै त्यो एक प्रकारको सुन्तले कलरको खाले त्यो हुँदो रहेछ र त्यति बेला चाहिँ डाँडा पाखा आफ्नो वरिपरि पनि एकदमै रमाइलो देखिँदो रहेछ त्यो घामको किरण सँग सँगै त्यो कलरफुल अब त्यो एउटा मिठो कलर देख्दो रहेछ अन्त त्यहाँनेरि मैले फर्स्ट टाइम गएँ त्यही हो मेरो फर्स्ट एन्ड लास्ट सन राइज हेरेको अनि सन सेट पनि मैले एकताल हेरेको छु त्यो चाहिँ हो हाम्रो यहाँ ठाउँदेखिको नजिकैमा गोरुबथान भन्ने ठाउँ छ जुन चाहिँ चाहिँ कालेम्पोङ डिस्ट्रिक्ट पर्छ र त्यो गोरुबथान भन्ने ठाउँको अलिकति माथि लाभा जाने हाइवेको त्यहाँनिर चाहिँ एउटा झन्डी भन्ने ठाउँ छ जहाँ चाहिँ अहिले भर्खरैमा टुरिज्म स्टार्ट भएको हो त्यहाँनेरि चाहिँ होमस्टेहरू होटेलहरू धेरै पाइन्छ र त्यहाँनेर चाहिँ मैले सन सेट हेरेको थिएँ र सन राइज चाहिँ दार्जिलिङमा अनि सन सेट चाहिँ मैले त्यहाँ गोरुबथानको त्यो झन्डी भन्ने ठाउँमा हेरेको जस्तै एउटा एउटै नै हुँदो रहेछ तर सनराइजमा चाहिँ अब त्यो कलर चेन्ज हुँदै हुँदै हुँदै आएको थाहा हुन्छ अब जस्तै घाम झुल्किँदै झुल्किँदै आए पछि चाहिँ त्यो आकाशभरि त्यो बिहानको कलर पुरा चेन्ज हुँदो रहेछ तर सनसेटमा चाहिँ त्यो एउटै त्यो बिहानको जस्तै त्यो सुन्तले कलरकोहरू चाहिँ हुन्छ त्यहाँदेखि चाहिँ एकै चोटि अँध्यारो भएको त्यही लागि मलाई चाहिँ अब मेरो पर्सनल एक्सपिरियन्स अनुसार चाहिँ मलाई चाहिँ सन सेट भन्दा चाहिँ सनराइजको दृश्य चाहिँ साह्रै मन पर्यो अनि मेरो सब भन्दा फर्स्ट त्यही हो सन राइज अनि लास्ट पनि त्यही हो अनि त्यसरी नै सन सेट र सनसेटको पनि फर्स्ट र लास्ट त्यही हो